मैले फ्लिपकार्टबाट एउटा हरियो कलरको सारी मगाएको थिएँ त्यो पनि सत्र सय रुपियाँको थियो र सारी त मगाएँ मैले तर मलाई एकदमै डर लागिरहेको थियो किनकि सत्र सय रुपियाँको त म कम्ती दामको होइन एकदमै महँगो दामको सारी थियो तर आउँछ कि आउँदाखेरि कस्तो आउँछ भन्ने मलाई पिर डर लागिरहेको थियो र एकदमै राम्रो आएछ त्यो सारी तर मैले त्यो लगाएर फेरि एकपल्ट मैले त्यसको धोएँ पनि तर त्यसमा कुनै प्रकारको कमी भएन त्यसमा कलर पनि जस्तोको त्यस्तो नै छ र फेरि पनि मैले फेरि पनि मगाउने कोसिस गर्दैछु मैले राम्रो राम्रो सारीहरू मगाउने कोसिस गर्दैछु फ्लिपकार्टलाई म धेरै धेरै धन्यवाद दिन्छु र मैले मेरो साथीहरूलाई पनि फ्लिपकार्टबाट धेरै धेरै समानहरू मगाऊ है सारीहरू एएकदमै राम्रो राम्रो आउँदो रहेछ भनेर मैले भनेको छु फ्लिपकार्टलाई धेरै धेरै धन्यवाद छ फेरि फेरि पनि फ्लिपकार्टले यसरी नै राम्रो राम्रो प्रकारको सारीहरू यसरी नै मगाइदियो भने सबैजना नै खुसी हुन्छन् म पनि एकदमै खुसी छु